र मैले एकदम मेरो कपाल एकदम रफ हुन्थ्यो पुरा ड्यामेज भएको थियो त्यो लगाएर मेरो कपाल एकदम राम्रो भएको छ मेरो क्युटिकलहरू पनि ओपन हुन्थ्यो कपालको त्यो लगाएर मैले एकदम क्युटिकलहरू सबै क्लोज भएको छ एकदम दामी एकदम मन पऱ्यो र म भोलि तपाईँको पसलमा फेरि आउँछु मलाई त्यो कन्डिस्नर एक रिल राखिदिनुहोस् है